हजुर भन्नुहोस् न को बोल्नु भएको होला हजुर हजुर मेरो नाम हो श्रवण अँ तिम्रो तपाईँको हजुर हजुर ए हजुर दार्जिलिङ भन्दाफेरि चाहिँ दर्जिलिङ चाहिँ म यहाँ सानैबाट बसेको म धेरैको घर याद छ अब दार्जिलिङ चाहिँ अब धेरै अब कस्तो भन्नु धेरै जातिको मान्छेहरू बस्छ हो अन्त धेरै धेरै टाइपहरूको मन्छेहरू बसिन्छ अन्त यहाँ चाहिँ धेरै धेरै अब पारा पाराको खानाहरू खाइन्छ अन्त यहाँको अब सबभन्दा बेसी खाइने खाना चाहिँ मोमो हो मोमो भनिन्छ हो मोमो र थुक्पा चाहिँ यहाँको धेरै अब मोमो चाहिँ अब तपाईँको नि मैदा टक्क मैदा होइन मैदाको डो डोजस्तो बनायो हो अन्त मासुलाई किमा बनायो अब तपाईँ जस्तो पाराले पनि बनाउनु सक्नुहुन्छ भेज भेज या ननभेज अब जस्तो पनि बनाउनु सक्नुहुन्छ अब भेजको लागि चाहिँ तपाईँले कोपी नभए केही कुरो इस्कुसहरू हाल्दा हुन्छ हो अन्त अब तपाईँलाई तपाईँलाई ननभेज खानु छ भने चाहिँ अब के के हाल्दा भइहाल्छ मासु हाल्दा भइहाल्छ अब दार्जिलिङमा चाहिँ अब धेरै अब धेरै धेरै पाराको मान्छेहरू बस्छ क्या अब सबै अब मुस्लिमहरू भयो होइन अब यहाँको अब यहाँको लोकल मान्छेहरू भयो सबै पाराको मान्छेहरू बस्नुहुन्छ याँ याँ चैँ दाजिङमा चैँ आबो दार्जिलिङमा सबैजना मिलीजुलीकन बस्नुहुन्छ अब फेस्टि बला भन्दाखेरि तपाईँको है दशैँ चाहिँ अब सबभन्दा रमाइलो चाँड क्या अब यो पहाडको चाहिँ दार्जिलिङको चाहिँ सबभन्दा मनाइने चाँड चैँ सबभन्दा ठुलो मनाइने चाँड चाहिँ अब यो चाहिँ दसैँ र तिहारलाई मानिन्छ हो अन्त दार्जिलिङमा चाहिँ अब धेरै धेरै राम्रो राम्रो घुम्ने जग्गाहरू पनि छ दसैँ चाहिँ तिम्रो यस्तै दस बाह्र दिन हुन्छ हौ त्यहाँ चाहिँ यो यसको पर्टिकुलर महिना त छैन कि अब तपाईँको अक्टोबर सेप्टेम्बरको बिचमा मनाइन्छ अक्टोबर सेप्टेम्बर नोभेम्बरको बिचमा मनाइन्छ अँ हुन्छ हुन्छ हुन्छ